दिदी तपाईँ चाहिँ कालिम्पोङको त्यो सागर रेस्टुरेन्टबाट बोल्नुभएको हो मलाई चाहिँ तपाईँकोहरूमा चाहिँ खानाहरू अर्डर गर्नु थियो बेलुका नौ बजीको हो हजुर डिनर गर्नु थियो र अर्डर चाहिँ के दिनु थियो भने चाहिँ दाल भात अनि चिकन हुन्छ र तपाईँले चाहिँ त्यो अब हिजोको चाहिँ होइन फ्रेस अब दिनुपर्छ किनकि मेरो घरमा चाहिँ अब टाढोबाट गेस्टहरू आइरहनुभएको छ र उहाँहरूको लागि चाहिँ डिनर गर्ने भएको छ तर तपाँईहरूले चाहिँ एकदमै राम्रो गरिदिनुहोस् है हामी पहिलादेखि नै तपाईँ राम्रो गर्नु हुन्थ्यो तर अझै राम्रो गरिदिनुहोस् र तपाईँहरूको खाना चाहिँ नौ बजी चाहिँ आइपुग्नुहुन्छ है अन्त र तपाईँहरूले दाल भातसँगै तपाईँले चाहिँ अलिकति सलाद पनि हजुर प्याक गरेर पठाइहिनुहोस् है तपाईँहरूको अब आउने बेलामा चाहिँ मलाई फोन गर्नुहोस् है र तपाईँहरूको यहाँ यसलाई मतलब गेस्टलाई चाहिँ कुनै पनि अब खानामा चाहिँ कम्प्लेन नहोस् यत्ति चाहिँ तपाईँहरूले राम्रो गरिदिनुहोस् र अब तपाईँहरूलाई चाहिँ म पेमेन्ट चाहिँ बादमा जब खाना आएर गरिदिन्छु है